ओ स्मृति सुन न हेर न अस्ति के मैले कुर्ती मगाएको थिएँ कि मतलब लिएको थिएँ कि हिजो भर्खरै लिएको थिएँ हैन मतलब अङ्कलकोबाट लिएको थिएँ नि ल कालचिनी हैन त्यो रोय सोप छ नि हो त्यहाँबाट लिएको थिएँ नि त हैन आम्मामामा नभन न मतलब देखाउन त राम्रै देखेको हैन खोइ थाहा भएन हैन घरमा आउँदा त कस्तो लाइक अब हुन्छ नि अब यतापट्टि अलिकति सिलाइ खोलिएको लाइक फाटेको टाइपको भइरहेथ्यो हैन अनि त लौँ न त ठिकै छ अलिकति सिलाइ खोलिएको भनेर अब मैले ठिकै उन्यो पनि हैन अनि त्यसपछि मैले लगाएँ नि त हैन कालचिनी जाने बेलामा हे नभन न यस्तो बस्दा पनि कम्फोर्टेबल नहुने हैन मेटेरियल पनि राम्रै थिएन नि कस्तो मलाई त मम्मीले कराउनुभयो नि कस्तो राम्रो पनि आएन हो कपडा राम्रो पनि थिएन अनि त त्यहाँदेखिन् एकखेप लगाएको लगाएर धोएको मात्रै थियो भुवा भुवा टाइपको क्या कलरहरू सबै गयो सुन है अब चाहिँ त्यहाँदेखिन् चाहिँ नलिए है त्यो रोय दोकानबाट कसम भनेको राम्रो थिएन मलाई मम्मीले यस्तो करायो हैन पैसा पनि वेस्ट हैन अनि त त्यसै भाडाहरू पनि वेस्ट नै भयो त्यसै गयो लियो लास्टमा केही न केही घरमा बस्दा लाउने पनि छैन यस्तो टाइपको भन्नुभयो नि त मम्मीले हैन अनि त्यही लागि म बेसी जस्तो के भन्छु भन्दाखेरि डोन नलिय है त्यहाँबाट मेरो त कपडै राम्रो पनि आएन थैत् अनि त त्यो अङ्कललाई चाहिँ अब गएर म भन्छु अब मलाई अर्कै दिनु कपडा हैन पैसा दिनु नभए फिर्ता गर्नु भन्नुपर्यो नि अनि त बेसी जस्तो चाहिँ नालिय हो डोन त्यहाँ अरूलाई पनि भनिदेऊ हैन कपडा त्यहाँ राम्रै छैन स म मम्मीले मलाई करायो नि त हैन अनि त हे यस्तै हो तँ त खालि त्यही दोकानबाट लिन्छ अरू दोकानतिर पनि हेर्नु नि त पहिला पनि एकखेप त्यसरी मेरो कपडा मतलब लाइक एक्सचेन्ज भएको थियो नि त त्यही दोकानमा हैन हेरेको अर्कै थियो तर लियो अर्क दियो अर्कै हैन अनि त्यतिकै एक्सचेन्ज भएको थियो नि त कपडा नि राम्रै थिएन त्यही भएर त्यस्तो भएको थियो अनि त अनि त स्विटीले पनि कुर्ती किन्छु भन्दैथियो त नि डोन अनि त स्विटीलाई पनि मैले भनेको थिएँ नि त अँ त्यो रोय सोपबाट चाहिँ नलिई अरूबाटै लिने भए चाहिँ जाऔँ भनेको थिएँ नि त मैले अनि त किन के भयो भन्दै थियो हैन अनि त मैले भन्यो ए मेरो कपडा चाहिँ यस्तो यस्तो राम्रो पनि थिएन सिलाइ पनि उध्रिरहेको थियो लु न त उध्रियो त उध्रियो हैन सिलायो मैले फेरि लगाएको कम्फोर्टेबल पनि भएन मेटेरियल पनि राम्रो भएन अनि त एकखेप लाउनेबित्तिकै हैन कस्तो कपडा भुवा भुवा उठ्यो भनिदिएको थिएँ मैले स्विटीलाई हैन त्यसपछि उसले आ त्यस्तो आएको कपडा ए अनि त कस्तो कपडा पनि त्यस्तो दिएको त हो नि त बेच्यो भने त राम्ररी बेच्नु नि यस्तो टाइपको भन्यो नि त हो अनि त म अनि त मम्मी पनि त्यहीँ थियो मम्मीले नि सुन्यो अनि त देखिस् तेरो साथीहरूले त त्यो दोकानबाट लिँदैन रहेछ तैँले चैँ किन लिएको भन्दै मम्मीले फेरि कराउनुभयो नि त हो अनि त्यहाँदेखिन् मैले भनिदिएँ नि त मम्मीलाई ल न त अबदेखिन् लिदिनँ नि त म त्यहाँबाट भन्दिएँ हो अनि त्याँदेखिन् चाहिँ मम्मीले तर पनि त कहाँ मम्मीले त कराउँछै कराउँछ नि भनेर जे भए नि आमा हो अनि त कराइहाल्छ नि त्यही लागिन् डोन भनेको नलिनु त्यहाँबाट कपडाहरू राम्रो लागेन मलाई हैन बेसी जस्तो त म नलिनु भन्छु नि त हैन अनि त त्यही त स्विटीलाई नि त्यही भनेको मैले बरु पैसा छ भने अनलाइनबाट मगा न त अनलाइनको त कुन कुन लुगाहरू राम्रै हुन्छ भने थिएँ हैन अनि त्यसलाई फेरि अनलाइनको कपडाहरू मनै पर्दैन अरे नि त हैन त्यो अनलाइनको कपडा पनि पुरा पातला हुन्छ अरे नि त हो अनि त त्यही भएर नि नलिने अरे अनि त मैले भनेँ ल न त नलिई न त यतै गाउँबाटै किन्छस् भने गाउँबाटै किन् तर मजाले हेरेर किन्नु मैले जस्तो मैले जस्तो नराम्रो कपडा पाएको छ त्यस्तो कपडा चाहिँ नलिनु यस्तो भनेको थियो अनि त त्यहाँदेखिन् चाहिँ अँ मजाले हेर्नुपर्यो त्यो महाजनलाई नि मजाले हेर्नुपर्यो अनि त त्यो दोकानको मान्छेलाई नकराउने तँ भन्दै थियो नि त हो मलाई हो अनि त्यहाँदेखिन्को अँ म कराउँछु त भन्दै थिएँ हैन कसरी कराउँछस् हेरौँ भने अ अङ्कल तपाईँको त कपडा के हो यस्तो हँ राम्रो पनि छैन अनि त भुवै भुवा उठेको कस्तो टाइपको कपडा यस्तो दोकानमा पनि यस्तो ए यस्तो ठुलो दोकानमा पनि यस्तो कपडाहरू बेच्नुहुन्छ तपाईँ लाज लाग्दैन यस्तो टाइपको भन्छु नि म त अब के गर्नु डोन अब कपडै राम्रो आएन अब के भन्छ अरे अब केही भयो भने अहिले त्यता जानु भने जान्छु नि म त्यो दोकानमा हो अनि त त्यहाँदेखिन् त्यो अङ्कललाई म कराउँछु नि ल अब सबैलाई भनिदेऊ है त्यो दोकानबाट चाहिँ नलिनु भनेर राम्रो आएन कपडा भनिदेऊ